अब खासै भन्नुपर्दा हामी चाहिँ के गर्छौँ भने यहाँनिर हामी त सरकारी उइसमा छौँ बगानभित्र छौँ है त्यसरी खुल्ला रूपले हर जग्गा उयो गर्नु चराइ हिड्नु गाई बस्तु चराइ हिड्नु पाइँदैन त्यस कारणले अन्त हामी चाहिँ आफ्नो आफ्नो घर घरमै गोठहरू बनाएर मजाले घाँस सास काटेर ल्याएर दिने गर्छौँ र बेला बखतमा अब समय मिलेको बेलामा यसो जङ्गलतिर लगेर केही क्षणको लागि यसो हावा पानी खुवाउनु चराउनु अलिक हिँडाउनु त्यसो चाहिँ गरेर हिड् डुल गराउनु चाहिँ गराउँछु अरू अरू त के भन्नु र त्यही हो र प्रभाव चाहिँ कसरी हुन्छ भने अब अहिले त सिजनमा त ठिकै छ हरियो परियो हरा भरा जतासुकै हरियो छ अब हाम्रो त कमान बस्तीको गाई गोरूलाई अब हरियो घाँसहरू बाहेक अरू त्यति दिँदैनौ अब कोहीबेला यहाँनिर हाम्रो चाहिँ हरियो परियो नभएको बेलामा जस्तै अफ सिजनको बेलामा चाहिँ कोहीबेला बजारबाट कुटीहरू परालहरू के के यस्तोहरू अब किनेर भएपनि ल्याएर दिनुपर्छ त्यही त्यति बेला चाहिँ हाम्रो यताको लोकल गाईहरूलाई चाहिँ हामीले पाल्ने गाईहरूलाई चाहिँ कतिवटा प्रभाव परेको देख्छौँ हामीले जस्तै अब लुते लुतो लुतो भइजाने लुत् अब पतलापना हुने दुनियाँ भरको त्यो ज्वरोहरू आएको जस्तो गाई गोरूहरूलाई दबाई पानी खिलाउनु पर्ने त्यस्तै अब त्यस्तो स्थिति आइपर्छ कोहीबेला